हजुर ए हुन्छ अनि कप केक छ मिष्ठी छ जुलपी छ

ल ल एक डब्बाको त यसको कति एक सय साठी जस्तो लिन्छ होइन होम डेलिभरी पनि हुन्छ त्यसको चाहिँ अलग्गै पैसा लिन्छ ल ल ल हुन्छ